मैले भखर्र ल्यापटप किनेको थिएँ एमाजोनबाट एस एस फोर टी यू एफ ए फिफ्टिन सिरिज ल्यापटप जसमा चाहिँ तपाईँको आठ जिबी ऱ्याम अनि आरटिएक्स थर्टी थ्री ग्राफिक्ससँग आएको थियो डेलिभरी एकदमै राम्रो थियो एकदमै उच्च स्तरीय डेलिभरी थियो किनभने त्यो जब डेलिभरी आयो मलाई इन्फर्म मलाई फोन गर्नुभयो उ डेलिभरी इक्ज्युकिटिभले अनि सामानलाई सही सलामत सही सलामत मलाई पुऱ्याइदिनु भयो सही स सलामत मेरो सामान आउनु पायो त्यसमा म अत्यन्त खुसी छु एमाजोनको डेलिभरी टिमसँग किनभने एमाजोनको डेलिभरी टिमले जति डेलिभर गर्नुभयो एकदमै राम्रो डेलिभरी गर्नु भयो त्यसले गर्दाखेरि मेरो सामान सुरक्षित घरमा आयो अनि एमाजोनमा मैले जुन दाममा देखेको थिएँ त्यो ल्यापटप त्यो मार्केटभन्दा एकदमै सस्तो पऱ्यो र त्यसले गर्दाखेरि त्यो ल्यापटपको धेरै धेरै धेरै उपयोग हुन थाल्यो अनि त्यो ल्यापटप हत्तपत्त मैले मार्केटमा पाउने थिइन पनि त्यसै कारण मलाई एमाजोनको जुन प्रोडक्ट रिभ्यू गर्नु छ त्यसको लागि उच्च स्तरीय रिभ्यू दिन्छु किनभने एमाजोनले धेरै दामी रिभ्यू धेरै दामी तपाईँलाई प्रोडक्ट पठाउने रैछ एमाजोनको तपाईँको जुन चाहिँ एउटा प्रोडक्ट आउँछ अनि तपाईँको जुन चाहिँ डेलिभरी हुन्छ त्यो अत्यन्तै दामी हुन्छ डेलिभरी त अत्यन्तै दामी हुन्छ तर प्रोडक्ट आफै पनि अत्यन्तै राम्रो कन्डिसनमा आउँछ तपाईँको जुन चाहिँ पाराले प्याकेजिङ गरेको हुन्छ जस पाराले छोपेर तपाईँलाई मज्जाले उयो मज्जाले पोको पारेर तपाईँलाई पठाएको हुन्छ एकदमै राम्रो हुन्छ एकदमै मज्जाले बानिएको हुन्छ ताकि तपाईँको त्यो प्रोडक्ट चाहिँ नझरोस् भनेर त्यसले गर्दाखेरि चाहिँ प्रोडक्ट एकदमै हेल्दी भएर आइपुग्छ अनि त्यसले गर्दाेखेरि चाहिँ त्यो प्रोडक्ट एकदमै राम्रो एकदमै सुरक्षित भएर आयो मेरोमा त्यो प्रोडक्ट जस्तो थियो त्यो प्रोडक्ट जस्तो थियो मैले फोनमा देखिएको त्यस्तै नै आयो प्रोडक्टमा केही केही केही केही ख खा खमिया पनि भएन केही खामी पनि भएन प्रोडक्ट नचल्ने पनि भएन प्रोडक्ट राम्ररी चल्यो त्यो ल्यापटप अहिलेसम्म म त्यही चलाउ चलाउँछु अन्त मलाई चाहिँ त्यो लाग्छ कि अहिले अनलाइन डेलिभरी भएकोले गर्दाखेरि चाहिँ हामीलाई एकदमै सजिलो बनाइदियो जिन्दगी अनि म कहीँ बाहिर जानु पर्दैन केही राम्रो कुरा हेर्नुको लागि बेसी टाढो जानु पर्दैन म जति चाहिन्छ म त्यो मेरो घरमा आरामले बसेर मगाउनु सक्छु त्यसो गर्दाखेरि जीवन मान्छेको एउटा जीवन प्रणाली एकदमै सजिलो भयो